हातले बनाएको कपडाहरू चाहिँ अब बजारको रेडिमेडभन्दा त धेरै नै अलग हुन्छ किनकि हातले बनाएको भनेको हातले बनाएको मान्छेले धेरै त्यसमा मिहिनेत गरेको हुन्छ होइन अन्त त्यो कपडा चाहिँ अब अहिले चाहिँ झन् धेरै प्रकारको हातले बनाएको धेरै बुट्टाहरू के के निक्लेको छ होइन अन्त कति डिजाइनहरू आफ्नै हातले बनाएकोमा त अब धेरै डिजाइनहरू आफूले लगाउनु पनि सकिन्छ बजारको रेडिमेडहरू त सिम्पल अब लगाउँदा पनि एक दुईपल्ट लगाउँदा फाटिहाल्छ होइन अन्त आ अब बुनेको सिलाइ गरेको चाहिँ अब आफूले जस्तो सिलाइदिनु भन्यो त्यस्तै सिलाइदिन्छन् उनीहरूले अन्त पक्का पनि हुन्छ होइन अन्त धेरै त्यो चाहिँ अब बुनाइ आफ्नै हातले सिलाएको भनेको त धेरै अलग हुन्छ किनकि त्यसमा अब कत्ति टिक्छ होइन बजारको रेडिमेड त अब फाटिहाल्छ हातले बुनेको सिलाइमा चाहिँ अब धेरै पक्का हुन्छ कत्ति महिनासम्म कति वर्षसम्म रहन्छ